अनलाइनबाट एउटा साडी मगाएको थिएँ कि राम्रै आएनौ कस्तो नराम्रो कलर आइरहेको हो उसमा चाहिँ देखाउँदा चाहिँ राम्रो देखाएको थियो कि मेरोमा देखाउँदा चाहिँ कि भरे आउँदा त एकदमै नराम्रो रहेछ हौ फाटेको ओरेको फेरि महँगो लिएको है मैले त्यो साडीकै ऊ यो गरेर बजारमा सोध्नु जाँदा त बजारमा चाहिँ सस्तो रहेछ यो अनलाइनमा चाहिँ नि महँगो रहेछ हौ नराम्रो क्या हुन्छ नि एउटा फाटेको ढुस्सै परेको अब के मगायो के पठाइदिएको क्या हो त्यस्तोहरू रहेछ इलेक्ट्रोनिक चिजहरू त राम्रो राम्रो आउ आउँदै थियो भनेको सुनेको थिएँ तर साडी चाहिँ एकदम नराम्रो आउँदो रहेछ

बजार भन्दा चाहिँ एकदमै नराम्रो आउँदो रहेछ यो स यो साडी चाहिँ यो अनलाइनमा चाहिँ मन परेन एकदमै रङहरू उडेको आफूले भनेको जस्तो आउँदै आएन हो राम्रै छेन रहेछ यो यो यो अनलाइनको साडी त मलाई पनि मन परेन तिमीहरूलाई भन्छु तिमीहरू पनि राम्रो हेरेर मात्रै मगाउनु हौ राम्रो छैन रहेछ साडी यो अनलाइनको साडी त एकदमै नराम्रो र मलाई त मनै परेन नि हौ कस्तो नराम्रो रहेछ है देखाउँदा चाहिँ कस्तो राम्रो देखाउँछ लाउँ लाउँ है अहिले ने मगाएर मगाएको त्यो त्यस्तो नराम्रो न नराम्रो आयो भन्नु न अन्त कस्तो रिस उठेको हौ मलाई त